सुन्नु होस् त ड्राइभर दाजु हामीलाई अब दार्जिलिङ पुग्न अझ कति समय लाग्छ होला है रोहिनीको सडक निर्माण कार्याले पनि यतायात ठप्प गरिदियो यो बाटो त निकै लामो पो रहेछ त हौ म त कहिल्यै यो मिरिकको बाटो त हिँडेकै पो थिइनँ त लगभग कति समय लाग्ला दाजु अब